कालिम्पोङको हावापानी भन्दाखेरि चाहिँ कालिम्पोङ चाहिँ हिल्ली स्टेसन भएकोले गर्दा चाहिँ दुईवटा सिजनले चाहिँ एकदमै इफेक्ट गर्छ जस्तै विन्टर र मनसुन र विन्टरमा चाहिँ किन भन्दाखेरि चाहिँ एकदमै जाडो भएकोले गर्दाखेरि चाहिँ नानी बुढाबुढीलाई चाहिँ अलिक असुबिस्ता हुन्छ बिमार आमार भइबस्छ त्यो चिसोको कारणले गर्दाखेरि बेसी नै चिसो भएकोले गर्दा त्यहाँ गरम त हुँदैन गरम त त्यस्तो सहनै नसक्ने हाम्रो प्लेन साइडमा जस्तो गरम त हुँदैन त्यही हो विन्टरमा चाहिँ जाडोले एकदमै साह्रो पार्छ अनि मनसुनमा चाहिँ यो अहिले भइराखेको छ रेनी सिजन है यति बेला चाहिँ एकदमै पहिरोहरू गइरहन्छ र यस्तो यस्तो घटनाहरू पनि घटिसकेको छ कि पहिरोले घरसँगै जहाँ चाहिँ फेमिली सुतिरहेको हुन्छ त्यो घरसँगै पहिरोले लगेर मान्छे मारेको त्यो घरभित्र भएको सबै परिवारलाई एकैचोटि मारेको त्यस्तोहरू भएको छ र अब यो मनसुन सिजनमा चाहिँ भन्नै सक्दैन अघि बिहानसम्म घाम लागि रहेको अहिले अचानक पानी पर्न थाल्यो अब कतिबेला ल्यान्डस्लाइड हुन्छ भन्नै सकिँदैँन किनभने घामपानी घामपानी भएर त्यो माटोलाई एकदमै मलिलो बनाइरहको हुन्छ त्यही भएकोले गर्दाखेरि चाहिँ अब कतिबेला पहिरो जान्छ कुन ठाउँमा जान्छ त्यो भन्नै सक्दैन अनि विशेष गरी चाहिँ टुरिज्ममा पनि धेरै इफेक्ट गर्छ किनभने आज बाटो राम्रो हुन्छ टुरिस्टहरू कतैबाट घुम्न आएको हुन्छ फेरि अचानक पानी परिदिए पछि त त्यहाँ बाटोमा लेन्ड ल्यान्डस्लाइड भइहाल्छ हाइवेमै विशेष गरी त यो टिस्टाको हाइवेमा पनि बेसी जस्तो त पहिरो त्यहीँ जान्छ त्यही भएकोले गर्दा यो दुईवटा सिजनले चाहिँ एकदमै इफेक्ट गर्छ यहाँनिर चाहिँ